म चाहिँ हाउस हाउसवाइफ भएकोमा चाहिँ साह्रै गर्व लाग्छ मेरो चाहिँ अब हसबेन्ड छ हसबेन्ड पनि उसको ड्युटी गइजान्छ अन्त दुईजना नानीहरू छ दुईजना नानीहरू चाहिँ अब एकजना एघार वर्ष पुगेको छ अब एकजना चाहिँ सोह्र महिना पुगेको छ काबु बनाउँछ नानीले चाहिँ बिहानदेखिको नानीले चाहिँ काबु बनाउँछ र मत्तै अन्त स्याहार्न साह्रो पर्छ सानो नानीलाई चाहिँ बिहानदेखिको अब कोही बेला खानाहरू खानु पनि दिँदैन बदमास गरेर हो बाहिरतिर बाहिरतिर जान्छ हो दगुरेको दगुरेकै हुन्छ भर्खर खुट्टा लाग्दैछ त्यो नानीको चाहिँ हो अन्त त्यही भएर चाहिँ पूरा अब दगुरेको दगुरेकै गरिबस्छ त्यही भएर केही गर्नै पाउँदिन त्यतिमै खुसी लाग्छ तर मलाई चाहिँ अब एउटा चाहिँ अब बिहानै उठ्छ तयारी हुन्छ ओर्छ स्कुल ड्रेसहरू हाल्छ म अब मैले केशहरू बाटि दिनुपर्छ त्यहाँदेखि खानाहरू बनाइ दिनुपर्छ अन्त खानाहरू खाएर खाजाहरू खाएर चाहिँ अन्त एउटा ठुलो नानी चाहिँ स्कुल जान्छ अन्त म चाहिँ सानोसँग चाहिँ दिनभरी हुन्छु घरमा हो आम्मामा कोही कोही बेला त अब म त के भन्नु अब खानाहरू खाने टाइमहरू पनि पाउँदिन यति साह्रो नानीले दुःख दिएर कि अन्त अब के गर्नु अब स्याहार्नै पऱ्यो सानो नानी सानो छ हो टुकुटुकु हिँडी बस्छ कहाँ कहाँ दगुरी बस्छ एकछिन अब याद गरेन भने रोडतिर आइजान्छ त्यो पनि राम्रोसँगले हिँडे त हुन्थ्यो नि अब लड्दै हिँड्छ हो अन्त अब हसबेन्ड पनि अब उसको ड्युटी गएर बेलुका मात्रै आइपुग्छ अन्त दिनभरी म अब नानीसँगै घरमा एक्लै हुन्छु